दार्जिलिङ्ग जिल्लामा चाड पर्वहरू दसैँ तिहार मनाएर नै गरिन्छ र दसैँमा चाहिँ आफूभन्दा ठुलो दाजु वा आमा बुवाको घरमा गएर बढा काकाको घरमा गोएर टिका लाउने गरिन्छ टिका लगाएर जमारो कानमा सिउरिने त्यही लिएर नै हामी झल्मलाउने गर्दछौँ